विद्यालयमा पढाउने विषयहरू भयो भूगोल भयो इतिहासहरू यिनीहरू हुन्छ हो पढेको पढ् राम्ररी नै अब त्यही त्यही पढ्यो अनि अहिले जति पनि शिक्षकहरू हुनु हुन्छ उहाँहरू चाहिँ पहिले अब त्यति पढेको हुँदैन थियो अहिले चाहिँ बिएडसम्म गर्नु भएको सरहरू हुनु हुन्छ रमाइलो भइराखेको छ